हेलो यो नम्बर निर्मला क्याब एजेन्सीको हो ए हजुर सुन्नुहोस् न तपाईँको के भन्छ अरे कम्पनीमा रातिसम्ममा अटो टेक्सीहरू अभाइलेबल उपलब्ध हुन्छ होला ए गाडी चाहिँ हजुर राति बेलुकाको लागि चाहिएको हो खासमा चाहिँ के हो भन्दाखेरि चाहिँ खासमा चाहिँ मेरो फ्लाइट चाहिँ तपाईँको बेलुकाको राति फ्लाइटको चाहिँ डेट चाहिँ तपाईँको उनन्तिस सेप्टेम्बर हो र राति तिन बजीको छ नि त बिहान तिन बजीको र त्यस कारणले गर्दाखेरि चाहिँ हजुर मैले बागडोग्रा एरपोर्टमा चाहिँ मैले रिपोर्टिङ गर्नुपर्ने टाइम चाहिँ मेरो भित्र छिर्नुपर्ने चाहिँ दुई बजी हो र हजुर त्यसको लागि चाहिँ त्यसको लागि चाहिँ सोध्नुको लागि चाहिँ मैले फोन गरेको अन्त तपाईँहरूको गाडी अभाइलेबल छ कि छैन नाइट सर्भिसको लागि भनेर नि अभाइलेबल छ कि छैन भनेर ए हुन्छ हुन्छ अनि गाडी भाडा चाहिँ यो फोनमा जति देखाएको छ त्यति नै होला नि है हजुर अनि ए हजुर कुनै अन्त के भन्छ अरे राति भनेर त कुनै एक्स्ट्रा चार्जहरू लिनुहुन्न होला तपाईँहरूले किनकि कति कम्पनीहरूले त अब राती भनेपछि एक्स्ट्रा चार्जेसहरू लिन्छ है हजुर हजुर ए हुन्छ हुन्छ त्यसो भए हजर गाडीहरू चाहिँ तपाईँहरूको कन्डिसनको राम्रो लाग्यो र चाहिँ मैले तपाईँलाई सोधेको नि तपाईँहरूकोमा यहाँ एजेन्सीमा देखाएको पनि थियो कि नाइटट सर्भिसहरू अभाइलेबल छ भनेर त्यही कारणले चाहिँ सोधेको थिएँ र हजुर हजर मलाई चाहिँ लाग्यो यति रातिसम्ममा चाहिँ हुन्छ कि हुँदैन भनेर चाहिँ एकखेप सोधेको तपाईँलाई हजुर हजुर गाडी कन्फर्म गर्न गरिदिनुहोस् हजुर मलाई गाडी चाहिएको उनन्तिस सेप्टेम्बर तपाईँको तिन बजी चाहिँ मलाई बागडोग्रा एरपोर्ट पुऱ्याएको हुनुपऱ्यो गाडीले हजुर त्यसो भए म रातिको एक बजी बाघपुलबाट तपाईँहरूको गाडी चड्छु नि है गाडी चाहिँ प्लिज टाइममा ल्याइदिनुहोस् किनकि मलाई टाइममै पुग्नुपर्ने हुन्छ र त्यो पछाडि चाहिँ मलाई धरै प्रब्लम हुन्छ अगर म टाइममा पुगिन भने त्यो सो त्यही लागि चाहिँ प्लिज जस्तो गरेर भए पनि गाडी चाहिँ बाघपुलनिर चाहिँ तपाईँहरूले रातिको साढे एक बजी पुऱ्याइदिनुहोस् न है हुन्छ धन्यवाद